हेलो दाजु क्याफे कर्सेङ्ग डाइरिस हो हजुर ए दाजु मैले तपाईँलाई तपाईँको रेस्टुरेन्टबाट एउटा पिज्जा अर्डर गरेको थिएँ र मलाई त्यो पिज्जामा केही अतिरिक्त वस्तुहरू थप्नको लागि तपाईँलाई कल गरेको हजुर अँ हजुर हजुर मलाई मेरो अर्डर गरेको पिज्जामा केही टपिङ्सहरू थप्नु थियो जस्तै क्यापसिकम हजुर हजुर मसरूम अलिब्स कर्न चिकन टमाटर अनि चिज हजुर चिज चाहिँ एक्स्ट्रा थपिदिनुहोस् है हजुर किनभने मलाई चिज धेरै नै मनपर्छ हजुर हजुर अनि हजुर अनि केचप पनि हजुर हजुर हुनु त यो पिज्जा ननभेज हो तर पनि मलाई त्यसमा सब्जीहरू पनि चाहिएको थियो त्यसैले यो सब थप्नु चाहन्छु हजुर दाजु हजुर त्यति नै हो हुन्छ हुन्छ थ्याङ्क्यू